नेपाली भाषा नेपाली भाषा चाहिँ हाम्रो मान नेपालीको चाहिँ अस्तित्व हो त्यसलाई चाहिँ हामीले अब भुल्नसक्दैनौँ होइन नेपाली भाषामा चाहिँ मान्छे हामी चाहिँ नेपाली भाषाको न्युजहरू पनि सुन्ने गर्छौँ होइन न्युजहरू चाहिँ नेपालमा चाहिँ ज्यादा मात्रामा प्रायःजस्तो त नेपालीमै त न्युजहरू सुनाउने गर्छ नेपालतिर अनि प्लस हाम्रो इन्डियामा पनि कता कता त अब प्रायःजस्तो नेपाली न्युजहरू फेसबुकहरूतिर पनि सबै नेपालीतिरकै न्युजहरू छोडिराखेको हुन्छ होइन अनि हामीले नेपालीलाई चाहिँ अब मान्यता दिनुपर्छ होइन नेपाली भाषालाई चाहिँ प्लस अब आ स्कुलहरू पनि त अब नेपालतिर गयो भने त ज्यादा मात्रामा नेपालमा त सबै अब भा सबै अब भाषा नै नेपाली होइन उनीहरूको त्यहाँनिर उनीहरूको पहिलो उयो नै नेपाली नै छ होइन भाषा सबैमा नेपाली नै पढाइन्छ प्लस हाम्रो इन्डियामा पनि अब छ उयोहरू नेपाली भाषाको स्कुलहरू होइन तर अब कति जग्गा त अब उयो नेपाली भाषाको स्कुलहरू चाहिँ उयो हुँदै जाँदैछ होइन तर त्यस्तो हुनु चाहिँ दिनुहुँदैन हामीले होइन नेपाली भाषालाई चाहिँ हामीले मान्यता दिएर यसलाई कहिले पनि भुल्ने कोसिस गर्नुहुँदैन